यो यात्रा गर्न चाहिँ साथीभाइहरूसित मजा आउँछ तर अब समय पाएपछि अब फ्यामिलीसित पनि अलिकति यात्रा गर्ने चाहिँ अब सोच चाहिँ बनाएको छु तर अब फ्यामिलीसित जाँदाखेरि चाहिँ यो नखाऊ त्यो नखाऊ यो गर त्यो नगर त्यो खाल्को हुन्छ तर साथीभाइहरूसित जाँदाखेरि चाहिँ एउटा भिन्दै रमाइलो गर्न पाउँछ मजा आउँछ तर अब यात्रा चाहिँ साथीभाइहरूसित मात्रै नगरेर फ्यामिलीहरूसित पनि गर्न चाहिँ एकदम जरुरत छ